हेलो बुद्ध अनि त कस्तो राम्रै छौ म पनि राम्रै छु अनि सुन न के भन्छ अहिले हेर न मेरो त कामहरू पनि छैन अनि यसो अलिपुरद्वारमा यस्तो अब कामहरू के भेटिन्छ वा निस्किएको छ तिमीलाई थाहा छ कि यसो भन न अँ अँ

ए बुझेँ

ल ल ल बाई थ्याङ्क्यु ल ल